गीत गाउनको लागि शैली भन्दा चाहिँ म एकदम हाई नोटमा चाहिँ गाउन सक्दिनँ किनभने मलाई गीत मनपर्छ गाउन मनपर्छ तर मैले कुनै गुरुकोबाट यसको ट्रेनिङ या यस्तो केही मैले लाइक शिक्षा मैले धारण गरिन है यो सानैदेखि एउटा जस्ट मैले घरमा त्यतिकै गीत गाउँदा गीत गाउँदै कामहरू गर्दा केही गर्दा मैले गात गाउँदा गीत गाउँदै त्यतिकै मलाई गाउन मनपरेको त्यस्तो धेरै साह्रो शैलीहरूमा म गाउन सक्दिनँ एकदम सिम्पलमा नै म गाउँछु अनि ज्यादा जस्तो जसमा कि मलाई त्यो गाउँदा मेरो एकदम सासहरू नफुलियोस है मैले लाइक इजिली त्यो त्यो जुन चाहिँ ट्युन छ त्यसलाई पर्फेक्ट बसाउने कोसिस पनि गर्छु है मलाई गीत एकदमै एकदम मनछुने गीतहरू मनपर्छ एकदम यस्तो यो आहिलेको जुन चाहिँ रक गीतहरू यो हाई हेभी मेटेल्सहरू मलाई त्यस्तोहरू मनपर्दैन मलाई एकदम सिम्पल सेन्टिमेन्टल सङ नै मनपर्छ जुन चाहिँ गीतको शब्दहरूले एकदमै मन छोओस् है त्यस्तो गीतहरू नै मलाई मनपर्छ त्यो भन्दा त्यो एकदम पुरा हाई म्युजिक भएको गीतहरू मलाई त्यस्तो मनपर्दैन म सिम्पल नै मलाई गीत मनपर्छ